अँ हेलो हेलो गुड गुड मर्निङ सर ए तपाईँ कालिम्पोङ टुरिस्ट उयेसबाट बोल्नुभएको हो ड्राइभर सा ए तपाईँको नाम रेनोल लेप्चा हो ए हजुर दाजु हामी चाहिँ यता नेपालबाट हामी कालिम्पोङ घुम्न आउँ आउने टुर छ हाम्रो हज हजुर तपाईँले अलिकति हामीलाई जानकारी दिनु जानकारीको लागि कल गरेको थिएँ ए हाम्रो ए हजुर हजुर एकदम एकदम त त्यहाँ क्याले होइन कालिम्पोङमा एक्च्युल होइन रमाइलो गर्ने ठाउँहरू कता कतातिर छ हौ हजुर हजुर

ए हजुर ए हजुर ए हजुर ए हजुर हाम मेरो मेरो फेमिलीसँग चाहिँ आज रातिको हाम्रो चाहिँ टिकट छ भोलि नभएको पनि लगभग एघार बजीसम्म आइपुग्छ होला हामी ए हजुर एकदम नेचर एकदम नेच ए हजुर हामीलाई तेस् हजुर आ आज चाहिँ हामी यहाँबाट निस्किन्छौँ घरबाट र भोलि आठ बजी लगभग एघार बजी एघार बजी चाहिँ आइपुग्नेछौँ ए हुन्छ हुन्छ ए हस् हस् हस् हस् हुन्छ हु हुन्छ धन्यवाद दाजु हुन्छ